मेरो परिवारमा जुन ला पहिलादेखि इतिहासमै यो सांस्कृतिक परम्पराहरू चाहिँ एउटा पूजा गर्छ जुन चाहिँ हाम्रो पुर्णेको दिन अन्त पुर्णेको दिन त्यसपछि चाहिँ हामी जुन दसैँको अघिल्लो दुई दिन अघाडि चोहिँ एउटा पित्र भन्छ त्यो चाहिँ पहिलादेखि को पुर्खा देखिको गर्दै आएको त्यो चाहिँ हामी अहिले सम्म पालन गरिरहेको छ